ट्वेन्टीवान सेप्टेम्बर टु थाउजन्ड टु र वान जुन नाइन्टिन नाइटिएट र सेभेन्टिन जनवरी टु थाउजन्ड वान अनि जनवरी सेभेन टु थाउजन्ड वान एन्ड सिक्सटिन अगस्ट नाइन्टिन नाइनटीसेभेन